हाम्रो क्षेत्रमा मनोरञ्जनका क्रिया कलापहरू के के हुन् भन्दाखेरि दसैँ तिहारको छेकमा दसैँ तिहारको अवसरमा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गराइन्छ र साथै पन्ध्र अगस्तमा पन्ध्र अगस्तको अवसरमा पनि फुटबल प्रतियोगिताहरू गराइन्छ र त्यसर्थ हामीले प्रकृति पूजा पनि गर्छौँ लेप्चाहरूले धनुकाँडहरू खेल्छन् र साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू हाम्रो क्षेत्रमा सम्पन्न गराइन्छ